खेतीमा लागु गरेको नयाँ नवोन्मेष पद्धति अथवा तरिकाहरू अहिले प्रमुख रूपमा हाइब्रिड क्रसिङ ब्रिडहरू हो त्यसका अतिरिक्त यसको जानकारी हामीले प्रायःजसो अनलाइन गुगलमा मार्फत् पाउँछौँ त्यसको साथसाथै हामीले खेतीसित नै सम्बन्धित पुस्तकहरूबाट पनि पाउन सक्छौँ अनि कृषि विभागबाट पनि यसको जानकारी हामीले पाउन सक्छौँ